ए हलो ए हजुर मैले चाहिँ तपाईँको यो सुइगी सुइगीबाट चाहिँ डोमिनोस पिज्जा अर्डर गरेको थिएँ है त्यसमा चाहिँ मलाई यो मेरो अर्डरस् अर्डर गरेकोहरू मलाई कुनै पनि नोटिफिकेसनमा मैले पाइनँ होइन त्यस कारणले यो बारेमा मलाई जानकारीहरू जान्न थियो त्यसै कारणले मैले फोन गरेको हो हजुर यसमा यो प्लेस भयो कि भएन मेरो डेली मेरो यो अर्डर एक्सेप्ट भयो कि भएन त्यो बारेमा जान्नु थियो हजुर त्यस कारणले गर्दा चाहिँ मैले यसरी फोन गरेको त्यही कारण म कुनै नोटिफिकेसन आएन त्यही भएर मलाई है यसमा नोटिफिकेसन पठाइदिनु होस् है मलाई म्यासेज उयो गरी दिनुहोस् सु सूचना हो भनेर हुन्छ